म चाहिँ अब यहाँनिर एक एउटा नर्सको घरमा काम गर्छु उसको उसको चाहिँ भर्खरै रिटायर भएको अन्त उँहाले चाहिँ अब भाँडाहरू धुनु लाउनुहुन्छ त्यहाँदेखि पोचाहरू लाउनु लगाउनुहुन्छ त्यहाँदेखि चाहिँ अब यसो घर सफाइहरू बढार्नु ओर्नु लाउनुहुन्छ त्यसको बादमा काम सकेपछि चाहिँ चियाहरू खाजाहरू दिनुहुन्छ अन्त उँहाले चाहिँ मलाई अब दुःख सास्ती एक सौ रुपिया दिनको गरेर महिनामा चाहिँ तिन हजार रुपियाँ दिनु हुन्छ त्यसले चाहिँ म अब अलि अलि दुःख सुख गरेर घरमा चलाउँछु